बिशेष गरी हिउँदोको समयमा चौबिस घन्टा नै बत्ती आउने गर्छ तर यो बर्खाको समयमा चाहिँ प्रायः ज स्तो बत्ती हराउने गरेको कारणले गर्दाखेरि कम्तीको पनि त्यहाँनिर छ घन्टा सम्म चाहिँ त्यहाँनिर बत्ती दिन्छ अनि बेसी पानी पर्दाखेरि चै बत्ती हराएर जान्छ त्यस्ले गर्दाखेरि चाहिँ पढ्दै गर्ने नानाीहरूलाई एकदमै असर परिरहेको छ अनि बिशेष गरी घरमा काम गर्नेहरूको लागि पनि यो बत्ती नभएको कारणले गर्दाखेरि दिनमा बत्ती दुई घन्टा तिन घन्टा धेरै सक्दो चाहिँ यो बर्खामा काटिने गर्दाखेरि चाहिँ मान्छेलाई चाहिँ असर परिरहेको छ